हेलो तपाईँ पूजा थामीको आमा बोल्नु भएको ए हजुर म उसको क्लास टिचर हो कि नेहारिका छेत्री अनि उ त कस्तो बिसन्चो भएर इन्फर्मरीमा राखिराखेको छु कि ए हजुर उ त एक अचम्मै एकै छिनमा भमिटहरू गर्नु थाल्यो हो अन्त भुँडी दुख्यो अनि टाउको पनि दुख्यो भन्दैछ ए ला के खाएको थियो उसले बिहान ला उ त कस्तो खाएको पनि डल्लै निकाल्यो अनि इनफर्मरीमा राखिराखेको छु हो टाउको र भुँडी पुरा दुख्यो भन्दैछ अनि फेरि दबाई पनि हाम्रो त्यसै दिनु अलाउ छैन नि त अनि तपाईँलाई सोध्नुको लागि नि खै दिउँ उसलाई एउटा प्यारासिटेमल ए हुन्छ दिन्छु अनि तपाईँ यहाँ आउनु सक्नुहुन्छ स्कुलमा अहिले हजुर हजुर तिस मिनट त साह्रै ढिलो कि उसलाई हस्पिटल त फेरि लानु भएन मिलेन होला ए ए ए हुन्छ उसो भए उसलाई हामी गाडी फेरि मगाउनु पऱ्यो नि त कि त्यसै लानु मिल्छ होला इडेन हस्पिटल लाँदै गर्छु ल पूजालाई ए हुन्छ अनि हुन्छ हुन्छ उसलाई हस्पिटल लगिदिन्छु नि त ठिक ए हुन्छ होइन बिहान त ठिकै थियो कि उ अचानक उल्टीहरू गर्नु थाल्यो फेरि कस्तो बिसन्चो न बिसन्चो भयो भन्यो अनि तपाईँलाई फोन गर्नु गाह्रो ला लाग्यो नि कर लाग्यो नि उ भर्खरै एक घन्टा अगाडि बिसन्चो भएर बसिरहेको छ एक घन्टा भइसक्यो हजुर

हुन्छ हुन्छ राखेँ त म उसलाई झट्टभन्दा झट्ट लगिहाल्छु हुन्छ धन्यवाद